म चाहिँ घरको एउटा कान्छा छोरा भएकाले गर्दाखेरि मेरो परिवारमा थुप्रै अब दादा आमा दिदीहरू भाइहरू छ र जसले गर्दाखेरि चाहिँ म कतिवटा निर्णय चाहिँ आफै लिइदिनँ किन भन्दाखेरि घरको सबैजनालाई चाहिँ एउटा घरको एउटा मिटिङ जस्तो सभा जस्तो गर्छौँ सभा जस्तो लिएर चाहिँ कसको के कसो हो भनेर सबै गएर कुरा बुझ्छौँ र ती मध्ये अब कसले चाहिँ अब परिवारमा एकदमै राम्रो सुझाउ दिन्छ त्यही सुझाउलाई लिएर चाहिँ हामी त्यही निर्णयमा त म त्यही निर्णयलाई चाहिँ म मानिलिन्छु